हेलो किङथाई रेस्टुरेन्ट ए हजुर आज मेरो घरमा सानो पार्टी भएकोले गर्दाखेरि केही अर्डरहरू दिनु थियो र नि ए हजुरको मेन्यूमा के के छ होला हजुर थुक्पा चाउमिन मोमो पिज्जा हजुर मलाई दसजनाको लागि चाहिँ खाना चाहिएको थियो चाहिनु चाहिँ तपाईँले दसजनाको लागि चिकन चाउमिन पिज्जा तपाईँको पिज्जामा चिज पिज्जा नन् भेज गरिदिनोस् एउटा अन्त पेपरोनी पिज्जा हजुर कोल्ड ड्रिङ्क्सहरू पनि हजुर कोल्ड ड्रिङ्क्सहरू पनि गरिदिनोस् तपाईँको टोटल कस्ट कति हुन्छ त्यो मलाई भनिदिन सक्नुहुन्छ होला

ए दस हजार हुन्छ तपाईँको क्यास पेमेन्ट गर्दा हुन्छ कि तपाईँको अनलाइन पेमेन्ट गर्नुपर्छ हजुर अनलाइन पेमेन्ट गर्दा पनि हुन्छ ए त्यसो भए म अनलाइन पेमेन्ट नै गरिदिन्छु नि है हुन्छ तपाईँको डिलिभेरी टाइम चाहिँ कति लाग्छ हजुर तपाईँको उ यहाँ अहिले सिएसटी एघार माइल हजुर ए आधा घन्टा लाग्छ हुन्छ त्यसो भए मेरो अर्डर कन्फर्म गरिदिनुहोस् न है म तपाईँलाई यहाँबाट पेमेन्ट गरिदिन्छु नि हुन्छ धन्यवाद